आफूले प्रस्तुत गर्ने वा रेकर्ड गर्ने गीतहरू कसरी म चोइस गर्छु भन्दाखेरि म रिल्सहरू बनाउँछु हो रिल्सहरू बनाउँदा जुन गीत मलाई मनपर्छ त्यही नै म रिल्समा कन्भर्ट गर्छु हो अन्त रिल्स बनाउँछु र आफ्नो एक्टिङहरू म देखाउँछु रेकर्ड गरेर र रेकर्ड गर्दाखेरि म एकपल्ट मिस्टेक भयो भने दुईपल्ट मिस्टेक भयो भने तिनपल्ट अन्त काटिदिन्छु फेरि म रि गरेर म आफ्नो आफ्नो मुखको एक्स एक्सप्रेसन र रेकर्डको सँगसँगै गीतहरूसँगै आफ्नो एक्टिङहरूसँगै म गीतहरू गर्ने गर्छु प्रस्तुत गर्ने गर्छु र मलाई भयङ्कर मनपर्छ रेकर्ड गर्नुमा आफूलाई भयङ्कर इच्छुक हुन्छु म यस्तो इच्छुकहरूले पनि मलाई होइन लागिरहन्छ म रिल्सहरू बनाइरहन्छु हो एकदमै इच्छुक हुन्छु म एकदमै राम्रो लाग्छ मलाई रिल्सहरू बनाउनु होइन रेकर्ड गर्नु मलाई पुरा इच्छुक हुन्छु म रेकर्ड गर्दा मलाई धेरै खुसी लाग्छ रेकर्डमा मलाई एकदमै राम्रो लाग्छ रेकर्डमा म ट्रेकहरूमा गीतहरूम गाउँछु ट्रेक प्रस्तुत गर्छु म बेला बेलामा र म ट्रेकमा गीतहरू पनि गाउँछु र रिल्सहरू पनि बनाउँछु म हो रिल्सहरू बनाउँदा मलाई एकदमै खुसी लाग्छ मलाई एकदम त्यही भएर चाहिँ रिल्सहरू चाहिँ म बेला बेलामा गरिरहन्छु बढिया लाग्छ रिल्सहरू बनाउँदाखेरि मलाई आफूलाई खुसी लाग्छ रेकर्ड गर्नुमा एकदम मलाई एकदमै आफूलाई इच्छुक हुन्छु रेकर्ड गर्नमा रेकर्ड गर्नाले